हेलो अङ्कल के गर्नुहुन्छ हो मैले हिजो तपाईँलाई भनेको गाडी मलाई आज नौ बजीभित्रमा आइपुग्नु भनेर वीरपाडा यहाँ थोडी न हो वीरपाडामा तपाईँलाई मन्दिर पुग्नुलाई तपाईँलाई कति बजी भनेको थिएँ मैलै तपाईँलाई ड्राइभरसँग कति बजी पठाउनु भनेको थिएँ अहिले दस बजिसक्यो नौ बजी पठाउनु भनेको इरिटेट भइसक्यो मलाई कराएको कराएकै छ घरबाट पनि अन्त तैँले कस्तो कुन कुन चाहिँ त तैँले गाडी बुक गरेको छ को रहेछ त्यो ड्राइभर आओस् त मात्रै भनेर न त्यो ड्राइभरले फोन उठाएको छ न कल रिसिभ गरेको छ न फोन न आइपुगेछ यति बेला घरबाट गाली गरेर यहाँ कस्तो भइसक्यो अन्त टाइममा पुगेर टाइममा फर्कियौँ भनेको त झन् त्यहीमाथि ट्राफिकहरू जाम हुन्छ अहिलेसम्म के हो के हो भयो अब हामी अर्को गाडी बुक गर्ने भनेको घरबाट पनि कराएको कराएकै छ अङ्कल अब भनिदिनु होस् ड्राइभरलाई अब नआउनु भनेर यसै यति यति पनि हुन्छ जब मैले तपाईँ हिजै भनिसकेँ अङ्कल मलाई चाहिँ यो टाइममा करेक्ट गाडी चाहिन्छ टाइम चाहिँ यति बजी भनेर राखेपछि तपाईँले ल ल नानी त्योभन्दा अगाडि अगाडि आइपुग्छन् खै अहिलेसम्म आइपुगेको हँ यत्रो एक घन्टा पर्खिसकेँ नौ बजी भनेको दस बजीसम्म पर्खिसकेँ अहिलेसम्म पनि आउँदैन यस्तो तपाईँले अरूहरूलाई पनि गर्यो भने त कहाँ तपाईँको अन्त गाडीहरू तपाईँको उयसमा रिजर्वमा चल्छ त त्यसले पनि म झन् त अङ्कल भनेर चिन्छु अङ्कललाई राम्रोसँगले जान्दछु भनेर मैले तपाईँलाई भनिदिएको कारण तपाईँले यो गर्नुभयो आज घरबाट पनि मैले यहाँ गाली खाएकै खाएको छु तैँले कस्तो कसको चाहिँ गाडी भनेको रहेछ अन्त भनेर भनेको भनेकै छ म चाहिँ तपाईँको यही चिनाजाना अङ्कल हो टाइममै आउनुहुन्छ एउटा भरोसा राखेर भनेको थिएँ त्यो ड्राइभर आओस् त मात्रै त्यो ड्राइभरलाई कराउँछु कराउँछु छक्कै पर्नु अहिलेको मैले हिजै भनेको बिहान मन्दिर छ जानु मन्दिरमा पनि त्यहाँ लाइन लाग्नुपर्छ यो थोडी न वीरपाडा माक्रापाडा वीरपाडामा ओर्लेिएर अझै उता माक्रापाडा जानुपर्छ कति त्यहाँ लाइन लागेर उयो के गर्नुहुन्छ हुन्छ त्यत्रो मैले झन् तपाईँलाई उति भाँति हिजोदेखिको भनेको अङ्कल मलाई चाहिँ भोलि टाइममै गाडी चाहिन्छ अरू दिन त लु जस्तोसुकै गर्नु तर भोलि चाहिँ मलाई एकदम टाइममा गाडी चाहिन्छ भनेको मैले झन् त्यत्रै आमालाई भनेको पनि थियो आमा अरू जग्गाबाट नभन्नु अझै बाबाले त उताबाट भन्छु भनेको थियो मैले होइन चिनाजानी अङ्कल छ एकदम के भन्छ भन्नुहुन्छ अङ्कलले भनेर चाहिँ मैले भनिदिएको तर पनि के गर्नुहुन्छ गर्नुहुन्छ तपाईँको ड्राइभर लेट गरेर भयो अब अङ्कल नआउनुहोस् भन्नुहोस् है त्यो ड्राइभरलाई एकदम रिस उठिरहेको छ नि मलाई यत्रो बेला भइसक्यो यत्रो घाम छ वीरपाडा पुगेर अझै उता जानुपर्छ लाइन लाग्नुपर्छ प्रसादहरू केही किनेको छैन छक्कै पर्छु अङ्कल के गर्नुहुन्छ हुन्छ मैले झन् तपाईँलाई चिनाजाना अङ्कल हो राम्रो छ हाम्रोमा भनेर तपाईँलाई भनेको तपाईँले ड्राइभरलाई अलिक राम्रो त ड्राइभर राख्नुहोस् जो चाहिँ टाइममा आउनसकोस् यस्तो पाराले त तपाईँको त रिजर्व हुनुहुँदैन नि त तपाईँले यस्तो छक्कै परेँ अङ्कल म त दोबारा अब आमाले पनि अब दोबारा फेरि तपाईँले यसरी टाइममा गाडीहरू ल्याइदिएको छैन अब त त्यो पाराले तपाईँले त तपाईँको उयो हेर्दा त रिजर्व उयो हेर्दा त तपाईँले उयो गर्नुसक्दैन नि त अन्त मैले त अब घरबाट पनि गाली सुनेको सुनेकै छ के भन्छ यस्तो ढिलो गर्नुहुँदो रहेछ म त अबदेखिको भन्दिनँ हौ तपाईँको गाडी त के हो छ्या अब आफू पनि यहाँ भोकले कस्तो भइसक्यो ढिलो न ढिलो आमामामा गाडी पनि किन यस्तो हौ रिजर्व गाडीहरू त टाइमिङमा पो आउनुपर्छ हामीहरूले पनि त पैसा दिएको हुन्छ